आजकल सबैभन्दा बढी प्रयोग एप्सको फोन चाहिँ फेसबुक जिपे हुन्छ र यसमा फाइदा सबै कुरोको झन् टाढा टाढा वाट्सएपमा बात मार्नु सकिन्छ साथीभाइसँग बोल्न सकिन्छ र यसको फाइदा धेरै छन् र बेफाइदा चाहिँ कुनै कुनै चाहिँ नराम्रो भएको हुन्छ त्यस कारणले न फाइदा हुन सक्छ